जुन चाहिँ हाम्रो यो अहिले कालिम्पोङ जिल्लाको हस्पिटल भन्ने कुरो चाहिँ अहिले राम्रो भएको छ जुन चाहिँ अहिले आजको दिनमा डक्टरहरू पनि सबै कुरो अभाइलेबल भेट्नुहुन्छ होइन जसमा हामीले हड्डीकोदेखि लिएर आफ्नो आफ्नो स्पेसलिस्ट डक्टरहरू पनि हामीले त्यहाँनिर एकदम राम्रो राम्रो डक्टरहरू पनि हामीले त्यहाँनिर भेट्ने गर्छौँ होइन अनि तपाईँको जुन चाहिँ दबाईहरू भयो दबाईको कुरामा हामीलाई त्यहाँ गभर्मेन्टको त्यहाँबाट हस्पिटलबाट नै हामीलाई प्रोभाइड गर्छ हो कति अब उनीहरूको भएको छ भएको दबाईहरू चाहिँ हामीलाई त्यहाँबाट प्रोभाइड गर्छ अनि तपाईँको कत्तिवटा पहिला हामी सिलगढी जान्थ्यौँ उत्यो स्क्यान गर्नु तर अहिले फिलहाल चाहिँ हामी अहिले कालेबुङमा नै ल्याएको कारणले गर्दा हामी सिटी स्क्यानहरू भयो उत्यो एमआरआइहरू भयो तपाईँको एक्सरेहरू भयो होइन हामी अल्ट्रासाउन्डहरू भयो हामी कालिम्पोङ जिल्ला हस्पिटलमै हामी गर्ने गर्छौँ